र है हाम्रो गाउँमा पानीको एकदमै दु ख छ र हाम्रो पानीको मुहान एकदमै टाढोमा छ पानी बनाउनु जानुपर्छ एक घन्टा दुई घन्टा जस्तो लाग्छ र पानीकै एकदमै अभाव छ हाम्रो यो खडेरीपना छ पानी बनाउनु जानु आउनु एकदमै लामा बाटो छ र पानी बनाएर आउँदा कति टाढो यात्रामा पानी बनाउनुपर्छ गाउँबस्तीमा यो पानीको एकदमै अभाव छ अब यो पानीलाई हामीले के गर्नुपर्ने हाम्रो अब कति दु ख छ हामीलाई हो बस्तीमा बसेर पानी लुगाफाटा धुनुपर्छ कतिपय पानी नै हामीलाई खाँचो पर्छ तर पानीको एकदमै अभाव छ र खडेरी छ अनि यो पानीको निम्ति धेरै मलाई दु ख लाग्छ अनि पानी बनाउनु जानुपर्छ टाढोमा जानुपर्छ पानी बनाएर लिएर आउँदा कस्तो हैरान भएर आउनुपर्छ यो पानीको एकदमै यो हाम्रो गाउँमा चाहिँ पानीको दु ख छ र खडेरी छ थुप्रो पानीको मुहान थुप्रोले खानुपर्छ गाउँमा थुप्रै घरले पानी खानपर्छ एक एउटा लाइनले तर सबैजना कोही कतिजनाले पानी बनाउनु जान मान्दैन अनि मैले नै पानी बनाउन पर्छ अनि मलाई नै खाँचो चाहिँ पर्छ गाईवस्तु थुप्रो छ पानी दिनुपर्छ दाना दिनुपर्छ अनि गाईवस्तुलाई पनि प्राय मान मान्छेलाई पनि नुहाइधुवाइ लुगाफाटा धुनु स्कुलेको निम्ति ड्रेसहरू धुनुपर्छ अनि हामीलाई यस्तो पानीको अभाव छ र खडेरी लागेको छ अनि यो पानीले पनि अब के गर्नुपर्ने भनेर जानकारी दिँदैछु